अब प्लान्टेसन चाहिँ मलाई एकदमै ज्यादा मेरो सबैभन्दा ज्यादा मनपर्ने मेरो एउटा हबी हो है अन्त घरमा चाहिँ सबैभन्दा पहिला चाहिँ मैले आफ्नो आमादेखि सिकेको गार्डनिङ गर्नु सायद हाम्रो घरमा घर अब एकदमै ठुलो एरिया भएको कारणले गर्दा पनि होला है बिहान उठे पनि फुलहरू देख्छ वरिपरि फुलहरू एकदमै राम्रो लाग्छ अन्त अब यसको अब परामर्श लिनु पर्दाखेरि चाहिँ म पहिलाबाट त आमाबाटै लिन्छु होइन उहाँलाई नै धेरै जान्नुभएको छ जस्तो लाग्छ अनि सो इन्टर्नेटहरूतिर पनि हेर्ने गर्छु नयाँ नयाँ कसरी के भनेर अलिकति आइडिया टिप्सहरू पनि दिएको हुन्छ त्यहँनिर है अन्त अब निउ नेम्स कतिको त नामहरू पनि अब थाहा हुँदैन प्लान्टको अनि त्यही भएर हेर्ने गर्छु कसरी गर्नुपर्ने रहेछ है भनेर चाहिँ त्यहाँबाटै म सिक्छु